हेलो ए हजुर ए हजुर हजुर तपाईँ कहाँबाट बोल्नु भएको ए ए ए हजुर हजुर हजुर ए हजुर दार्जिलिङमा त तपाईँको धेरै ठाउँहरू नै घुम्न लायकका छन् है अनि विशेष गरेर तपाईँ अब चियाबारीहरूतिर जानु भयो भनेदेखि अझै अब राम्रो हुन्छ किनभनेदेखि अहिले अब टी चियाबारीहरू नै सबैभन्दा ठुलो एउटा टुरिजम हबको रूपमा डेभलप भइरहेको छ है अन्त चियाबारीहरूमा चाहिँ अब तपाईँहरूलाई अलिकति यो अलिकति अनुसन्धान गर्नु हुन्छ भने पनि चियाबारीको एउटा राम्रो इतिहास पनि छ होइन दार्जिलिङमा अब जति पनि चियाबारीहरू छ त्यसको अब राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जुन महत्त्व छ त्यस विषयबारे पनि तपाईँहरू बुझ्नु सक्नुहुन्छ नि चियाबारीहरू चाहिँ तपाईँहरूलाई अब हजुर त्यस्तो इन्ट्रेस छ भनदेखि चाहिँ तपाईँहरूले पनि तपाईँको चियाबारी त अब दार्जिलिङको वरिपरि नै जानु भयो भनेदेखि ह्याप्पी भ्याल्ली चियाबारी जानु सक्नुहुन्छ होइन अन्त फुक्सुरिङ चियाबारी पनि जानुहुन सक्नुहुन्छ बदमतामहरु छ यता टकबरहरू पनि छ त्यसको आफ्नै एउटा ऐतिहासिक महत्त्व पनि बोकेको चियाबारीहरु हुन् ती है तर त्यसमा चाहिँ अब तपाईँको यो दार्जिलिङबाट जुन चाहिँ अब तपाईँ आलुबारी जानु सक्नुहुन्छ जुन चाहिँ चाहिँ अब अठार सय छपन्नमा पहिलोपल्ट चाहिँ चियाको जति बेला चिया उद्योग प्रारम्भ भयो होइन त्यस समयमा चाहिँ त्यो पहिलो चिया उद्योग चाहिँ आलुबारीबाट नै सुरु गरेको भन्ने एउटा इतिहास पनि छ होइन अनि फेरि अब दार्जिलिङमा चाहिँ तपाईँले के छ भनेदेखि दार्जिलिङमा जति पनि चियाबारीहरू छ त्यहाँबाट चाहिँ यो अर्थडक्स टी बनिन्छ हो अनि यो अर्थडक्स टीको चाहिँ तपाईँको एकदमै अब राष्ट्रिय स्तरमा पनि यसको अब राम्रो बिक्री पनि छ यसको महत्त्व पनि छ है अनि यसको अन्तराष्ट्रिय स्तरमा पनि अब यसको प्राय यो ब्रोकरहरू चिया किन्नेहरू चाहिँ सबै बाहिर देशबाटै आँउछन् हो हजुर त्यो एकपल्ट तपाईँहरूले हँ यो वर्ल्डकपमा पनि हेर्नु भएको थियो नि क्या त्यो यो मकैबारी चियाबारीको त्यो जुन चाहिँ एक लाख भन्दा बेसी दाम एक केजी चियाकै परेको भन्ने खाल्को थियो नि त्यो सबै त्यो अर्थडक्स टीको भेराइटी हो त्यो चाहिँ अनि अर्थडक्स टीमा चाहिँ तपाईँले त्यो चाहिँ यो दार्जिलिङमा मात्रै पाउनु सकिन्छ दार्जिलिङमा जतिवटा यो सतासीवटा गार्डनमा अहिले अब चारवटा गार्डन त चारवटा गार्डन चाहिँ एकदमै अब बन्दै छ है अन्य पनि बिचमा अलिकति बन भएर अहिले प यस्तै पचहत्तरदेखि असीवटा बिचको गार्डन चलिरहेको छ अनि त्यतिबाट चाहिँ अब प्राय अर्थडक्स टी नै बनिन्छ अन्त त्यसको एउटा राम्रो भ्यालूहरू पनि तपाईँले थाह पाउनु हुन्छ हजुर हजुर

हजुर हुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ हवस्